मद्दतमा चाहिँ मैले यसो हरू चाहिँ अन्त खेतीपातीहरू पर्छ होइन जस्तो त्यो खेतीपातीमा त्यो धानहरू रोप्छ के के के खाने सामानहरू मात्रै त्यस्तो केही बजारसम्म उयो सेल हुन्छ होइन त्यही से सेलहरू बढाउँछ त्यसरी नै सबै कामहरू चल्दै गरेको हुन्छ यताउता सबै हुन्छ होइन अन्त खानापिनाहरू त्यसरी नै हुन्छ अन्त त्यो खेती चाहिँ किन जरुरी हो भन्दाखेरि खेत फार्मर्सहरूले काम खेतीहरू गरेर अन्त हाम्रोसम्म खाना पुऱ्याउँछ होइन खाना बनाउने सामानहरू पुर्छ अनि त्यही फार्मर्सहरूले काम गरेन भने हामीलाई भोकै मर्नु पर्छ त्यो केमिकलहरू फ्याक्ट्रीबाट आउने त्यो सबै खानाहरू त्यो केमिकल बिनाकोहरू हुन्छ होइन अन्त यही हो खेतीको जरुरी चाहिँ यही हो कि मान्छेहरू खाना खानु पर्छ राम्रो राम्रो खाना पाउँछ होइन अन्त सरकारले चाहिँ नयाँ व्यवस्था लाइक सहयोग गरेको छ कि जस्तो कि अब गर्मेन्ट स्कुलमा पढाइन्छ लोनहरू पाइन्छ इन्ट्रेस्ट पाइन्छ एकदम कम्ती इन्ट्रेस्टमा यो हुन्छ अन्त लोनहरू एक्दम छिट्छिटो पाइहाल्छ होइन अन्त फेरि त्योहरू हुन्छ होइन एकदम लोनहरू पाइन्छ अन्त गर्मेन्ट कलेजतिर फ्री एडुकेसन हुन्छ के के के के सिकाइन्छ अनि क्वालिफिकेसन पाइन्छ फ्रीमै हो सबै यही हो सरकारद्वारा गरेको अन्त फार्मर्सहरूको चाहिँ त्यति नै हो तिनीहरूले रोक्ने काम गर्नुपर्छ के चामल जस्तो के चामल धान उयो तेलहरूको लागि पनि उयो हुन्छ सोर्सहरू त त्यो उयेसमाा फार्मर्सहरू अहिले चाहिँ त्यसको लागि भक्कु मसिनहरू युज हुनु थालेको छ सरकारले दिने चाहिँ लोन थियो एकदम मज्जाले लोन पाइन्छ कम्ती इन्ट्रेस्टमै उयो आउँछ होइन अन्त के चाहिँ गर्नु पर्ने फ्री कलेजमा चाहिँ सबै स्किलहरू सिकाइन्छ यति हो भन्नु पर्ने